हाम्रो नेपाली भाषा पनि हिन्दी अनि संस्कृत जस्तै छ र हाम्रो नेपाली भाषा पनि हिन्दी हिन्दी र संस्कृतबाट नै आएको हो र यसलाई पनि देवनागरी लिपिमै लेखिन्छ र देवनागरी लिपिमा लेखिएको कारणले यसले भाषामा आठौँ प्रारित पाएको छ भएको छ र यसले गर्दा अहिले आब स्कुलहरूमा पनि नेपाली सब्जेक्ट कम्पलसरी भएको छ र मेरो हिसाबमा चाहिँ नेपाली भाषाको धेरै बिकासहरू भएको छ किनभने महाकाव्य खण्डकाव्य कथा कविता पुस्तकहरू धेरै लेखहरू पनि लेखी सकिएको छ अब रामायण जुन चाहिँ असलमा संस्कृतमा थियो त्यसलाई पनि हाम्रो आदिकवि भानुभक्त आचार्य आचार्यले नेपालीमा ट्रान्सलेट गर्नु भएको छ अनि हाम्रो नेपाली भाषामा गीतहरू चलचित्रहरू पनि बनिएको छ ठुल्ठुला लेखकहरू छन् जस्तै लक्ष्मीप्रसाद देवकोटा भानुभक्त जास्ता ठुल्ठुला कविहरू पनि हाम्रो नेपाली भाषाहरूमा लेखी सक्नुभएको छ र अहिले नेपाली भाषा चाहिँ धेरै अगाडि बढेर गइसकेको छ किनभने अहिले अब हामीले हेर्दा कार्यक्रमहरू हुन्छ भाषा दिवस मनाइन्छ साहित्य दिवसहरू मनाइन्छ कविहरूलाई सम्मानित गरिन्छ र अहिलेको युथहरूले पनि नेपाली भाषालाई धेरै अब अगाडि बढाइरहेको छ तिनीहरूले कबिताहरू कथाहरू लेख्छन् र मेरो हिसाबमा अहिले नेपाली भाषा धेरै अघि बढिसकेको छ